कालेबुङ जिल्लामा विभिन्न प्रकारका कार्यक्रमहरू आयोजना हुने गर्छ र विशेष गरी कालेबुङमा कालेबुङको एउटा फुटबल खेलको क्षेत्रमा कालेबुङको एउटा छुट्टै स्थान छ उन्नाइस सय सैतालीस सालदेखि यताको इतिहासलाई हेर्ने हो भने भारत जब स्वाधीन भयो त्यसपछिको इतिहासलाई हेर्ने हो भने कालेबुङमा फुटबलको एउटा अलग्गै एउटा छुट्टै गरिमा हामी देख्छौँ जुन प्रकारको फुटबल एउटा स्तरीय फुटबल खेल कालेबुङको मेला ग्राउन्डमा आयोजना हुने गर्छ अनि हुने गर्थ्यो त्यो विगतको परम्परालाई आज पनि अक्षुण्ण राख्न आवश्यक छ किनभने युवा प्रतिभाहरूलाई युवा फुटबलरहरूलाई युवा खेलाडीहरूलाई उचित मञ्च प्रदान गर्नको निम्ति कालेबुङको मेला ग्राउन्डले अनि कालेबुङको खेलकुद संस्थाहरूले जुन प्रकारको काम गरेका छन् त्यो अत्यन्त महत्त्वपूर्ण छ र कालिम्पोङबाट धेरै खेलाडीहरू राज्य स्तरमा राष्ट्रिय स्तरमा अनि कति खेलाडीहरू अन्तराष्ट्रिय स्तरसम्म पुग्न सफल बनेका छन् तर पनि आज पनि उचित मञ्चको र उचित मार्गदर्शनको अभावमा धेरै युवा खेलाडीहरू धेरै विद्यार्थी खेलाडीहरूले मञ्च पाइरहेका छैनन् जो प्रतिभाशाली खेलाडीहरू छन् ग्रामीण क्षेत्रमा पनि प्रतिभाशाली खेलाडीहरू छन् यस्ता खेलाडीहरू राज्य स्तरमा राज्यस्तरका नामी फुटबल क्लबहरूमा जान चाहन्छन् जसले त्यो मौका पाएका छैनन् तथापि विगतको तुलनामा आज धेरै यस्ता प्रतिभाशाली खेलाडीहरू अघि जाने मौका पाएका छन् र कालेबुङको खेलकुदको कुरा गर्ने हो भने कालेबुङको फुटबल कालेबुङको फुटबलको गरिमा कालेबुङको फुटबलको खेलप्रति मानिसहरूमा यति बेसी उत्साह छ कि के बाल के युवा के वृद्ध हरेक तहका मानिसहरू फुटबलप्रति रुचि राख्छन् र फुटबलको खेल सुरु भयो भनेपछि कालेबुङको ग्रामीण क्षेत्रका मानिसहरू पनि बुढा बुढी मान्छेहरू पनि वृद्ध मान्छेहरू पनि कालेबुङको मेला ग्राउन्डमा भेला हुने गर्छ जस् भेला हुने गर्छन् जसले गर्दा यो फुटबल खेलले कालेबुङका मानिसहरूलाई एउटा एकत्रित गर्ने एकसाथमा जम्मा गराउने एउटा सुजोग प्रदान गरेको छ अनि नकारात्मक दिशाबाट मुक्त गरेर नसालु पदार्थहरूदेखि मुक्त गराएर युवाहरूलाई एउटा सृजनात्मक दिशातर्फ खेलको दिशातर्फ अग्रसर गराउने काम पनि गरी आएको छ यसको साथसाथै कालेबुङ पिरानस क्लबद्वारा आयोजन गर्ने क्रिकेटको एउटा अलगै इतिहास छ विगत धेरै वर्षदेखि पिरानस क्लबले जुन क्रिकेट खेलको आयोजना गर्थ्यो त्यसको पनि एउटा छुट्टै अध्याय छ जहाँ पनि धेरै बाहिरबाट खेलाडीहरू आएर खेल्ने गरेको धेरै नामी नामी प्रसिद्ध टिमहरू आएको हामीले पाएका छौँ र खेलकुदको क्षेत्रमा यो क्रिकेट खेललाई पनि बढावा दिन सके अझै राम्रो हुनेछ र कालेबुङको हकी कालेबुङबाट हकी खेलाडी हामी पाउँछौँ आज भरत छेत्रीको हामी नाम लिन्छौँ बि बि छेत्री जो अलिम्पियन हुनुहुन्थ्यो है यस्ता प्रतिभाशाली खेलाडीहरू कालेबुङबाट हुँदा हुँदै पनि आज हकी खेलको बिकास हुन सकेको छैन तथापि आज आएर हकी खेलको बिकासको निम्ति स्टेडियम निर्माण हुने जुन एउटा चर्चा चलिरहेको छ यसले कालेबुङको खेलकुदको क्षेत्रमा एउटा प्रोत्साहन अवश्य नै प्रदान गर्नेछ भन्ने लाग्छ यसको साथ साथै भलिबल खेलमा पनि कालेबुङको नाम प्रतिष्ठ एउटा चर्चामा छ कालेबुङले भलिबल खेलको क्षेत्रमा पनि धेरै नाम कमाएको छ विद्यार्थी प्रतिभाहरू युवा प्रतिभाहरूले धेरै यसको मञ्च पाएका छन् र निकट भविष्यमा पनि अझै धेरै माथि जाने एउटा सुजोग मिल्नेछ र यसले हरेक वर्गका मान्छेहरूलाई एउटा एकताको सूत्रमा बाँध्ने काम पनि गर्नेछ भन्ने लाग्छ यसको साथसाथै मनोरञ्जनात्मक अरू गतिविधिहरूमा कालेबुङको जुन सांस्कृतिक अनुष्ठानहरू हुन्छ पहिलो बैसाखको अनुष्ठआन होस् चाहे फुलपाती शोभायात्रा होस् चाहे नववर्षको कार्यक्रमहरू होस् चाहे अन्य कार्यक्रमहरू होस् कालेबुङको कार्यक्रममा लोक संस्कृति र परम्पराको झलक पाइन्छ ठेट लोक सांस्कृतिक र परम्परालाई बचाइराख्ने दिशामा कालेबुङले एउटा महत्त्वपूर्ण कार्य काम गर्दै आइरहेको छ चाहे खैँजडी नृत्य होस् चाहे बालन होस् चाहे सङ्गिनी होस् चाहे दोलखे भजन होस् विभिन्न कार्यक्रमको माध्यमबाट यस्ता ठेट लोक सांस्कृतिक परम्परा यसमा भुटिया तिब्बती समुदायको हेर्ने हो भने सिङ्गे डान्स एउटा पुरानो परम्परा यस्ता पुरानो नृत्यहरू पुरानो परम्पराहरू ठेट लोक सांस्कृतिक परम्परालाई बचाइराख्ने दिशामा र सम्पूर्ण मानिसहरूलाई एकत्रित गर्ने दिशामा पनि कालेबुङले महत्त्वपूर्ण काम गरेको छ र यस दिशामा भविष्यमा अझै प्रोत्साहन दिन सके अझै मार्गदर्शन गर्न सके यसले एउटा उँचाइसम्म पुग्ने छ अनि एउटा राम्रो दिशा प्रदान गर्ने छ भन्ने लाग्छ र खान पानको क्षेत्रमा विशेष गरेर सांस्कृतिक खाद्य पदार्थहरू हाम्रो जुन बजारमा स्ट्रिट फेस्टिभल लाग्ने गर्छ र अहिले एउटा कालेबुङमा लोकल हाट जुन बिहीबारे हाट सुरु भएको छ यसले पनि एउटा लोकल स्थानीय खाद्य पदार्थहरू लाई स्थानीय उत्पादनलाई बढावा दिने दिशामा एउटा महत्त्वपूर्ण काम गर्दै आइरहेको छ यसलाई हामीले सांस्कृतिक परम्परालाई बचाइराख्नको निम्ति हाम्रो लोक खानपानलाई पनि बचाइराख्न आवश्यक छ यसको निम्ति यस्ता अनुष्ठानहरू यस्ता कार्यक्रमहरू यस्ता विभिन्न प्रकारको मेलाहरू आयोजना गरेर स्थानीय प्रतिभाहरूलाई स्थानीय हाम्रो जुन खानपान छ हाम्रो संस्कृति छ हाम्रो कला छ हाम्रो खेलकुद छ यस्ता कुराहरू लाई हामीले प्रोत्साहन दिन सके भविष्यमा कालेबुङ जिल्लाको नाम अझै माथि उठेर जाने छ अनि देशमै एउटा नमुना जिल्लाको रूपमा कालेबुङ आउनेछ भन्ने कुरामा विश्वास गर्न सकिन्छ